मलाई मनपर्ने मौसमको विषयमा भन्नुपर्दाखेरि चाहिँ मलाई हिउँदको मौसम एकदमै राम्रो लाग्छ हिउँद किन मन पर्छ मलाई भन्दाखेरि चाहिँ हिउँदमा हाम्रो बेसी तरह हाम्रो बिदा हुने गर्दछ र अझ पनि मलाई याद छ हामी कलकत्ता विश्वविद्यालयमा अध्ययन गर्दाखेरिको कुरा हो हिउँदको बिदाको बेलामा म कालिम्पोङ आफ्नो वासस्थान आउने गर्थेँ र त्यो आफ्नो वास्स्थान आउनुको याद भिन्दै हुने गऱ्थ्यो र त्यसरी नै हिउँदको मौसममा कुहिरो लागिरहेको बेलामा विभिन्न नानीहरूको स्कुल कलेज जस्ता संस्थानहरू छुट्टि भएको बेलामा मान्छेहरू आफ्नो आफ्नो वासस्थान छोडेर घुम्न जान्छन् हेर्न जान्छन् गरममा जस्तो पसिना च्वाट च्वाट तर्र तर्र चुहँदैन त्यस्तो किसिमको समय हो यो हिउँद हिउँदको बेलामा हुन त खाना पनि धेरै रुच्ने गर्छ बेसी जति खायो त्यति उति पच्ने गर्छ हिउँदको बेलाको साग सब्जीहरू पनि दुङ्दुङे भयो इस्कुसको मुन्टा भयो फर्सीको मुन्टा भयो फर्सीको गट्टा भयो त्यस्ता विभिन्न रकमका फल फुल आदिहरूको हामी सेवन गर्न पाउँछौँ त्यो हिउँदको फल आदिको सेवनले मन हर्ष र फगुल प्रफुल्लित हुन्छ सँगसँगै जिउमा पनि त्यो सम्पूर्ण चिजहरू लागेको जस्तो मलाई लाग्छ र हिउँदको मौसममा अर्कै किसिमको गुलाबी हिउँद हुँदाखेरि हामी मलाई चाहिँ के मन पर्छ भन्दाखेरि हिउँदको मौसममा आफ्नो शयनकक्षभित्र आरामसँगले आफुले मनपरेको कुनै पुस्तक पुस्तिकाको अध्ययन गर्नु मलाई जसरी भन्नु पऱ्यो भने नोभलिस्ट जे के रोलिङ्हसरू जस्ता नोभलकर्ताहरूको नोभल अध्ययन गर्नु मन पर्छ हिउँदको समयमा जति बेला न संस्थान जानु परेको हुन्छ न ठेगाना न कुनै अड्डा जानु परेको हुन्छ न कुनै कार्यशाला जानु परेको हुन्छ त्यति बेला हामी कुनै हुँदैन बिदाको समयमा हामी केवल अनि केवल आफ्नो आफ्नो लागि हुन्छौँ त्यो आफ्नो बिदाको समयमा हामी सम्पूर्ण सम्पूर्ण सम्पूर्ण कार्यभारहरूलाई त्यागेर बसेका हुन्छौँ ती हिउँदको गुलाबी हिउँदमा साग सबाजीको रोपाइ टिपाइ हेर्न पनि अ अत्यन्तै राम्रो लाग्छ र मलाई चाहिँ किन हिउँद मन पर्छ भन्दाखेरि चाहिँ म हिउँदको समयमा चाहिँ छुट्टि मिलाएर आफ्नो मातृ गाउँ यानि माताको घर जान पाउँदछु म आफु सहरमा हुर् हुर्केको बढेको भएको कारणले गर्दाखेरि त्यो खेत पात धान बिरुवा जस्ता चिजहरू हेर्न मलाई अत्यन्तै राम्रो लाग्छ त्यसर्थ जति बेला पनि म आफ्नो हिउँदको बिदा हुन्छ त्यो हिउँदको बिदामा म आफ्नो यहाँ मातृगाउँ माताको गाउँ जाने गर्छु र ती सम्पूर्ण दृष्टान्तहरू खेती पाती बिरुवा बोटहरू हेर्ने गर्छु त्यो एकदमै लोभिलो लोभलाग्दो दृश्यहरू देख्न पाउँछु त्यो हिउँदको समयमा हामी हुन त नयाँ नयाँ तातो तातो लुगा लाउन पाउँछौ मलाई अझै पनि याद छ मेरो मातामहा यानिकि बज्यू हुँदाखेरि बज्यूले मेरो निम्ति स्वेटर बुनि दिनुहुन्थ्यो त्यो उहाँको बुनाइको हातको न्यानोपन तातोपनि अझै पनि मलाई आफ्नो शरीरमा महसुस हुन्छ त्यो म के सम्झिन्छु भन्दाखेरि हिउँदको मौसममा अन्य मौसमभन्दा मलाई किन राम्रो लाग्छ भनेर भन्नुपर्दाखेरि हामीले बर्खाको म याममा हरि हरिझरीमा झरी परिरहेको बेलामा छ्याप छ्याप लाग्दो हिलोमा हिँड्नु पर्छ त्यसरी नै गरममा पसिना तुर तुर चुहाउँदै पसिना पुछ्दै हिँड्नु पर्छ त्यसरी नै अन्य अन्य मौसममा अन्य प्रकारले हिँड्नु पर्छ तर हिउँदको मौसममा हामी एकदमै शान्त पारेर अंँ अलिक जाडो हुन्छ तर जाडोमा हामी राम्रो किसिमको कपडा लगाएर लत्ता लगाएर भारी भारी कपडाहरू लगाएर लुगा लगाएर केवल रेशमको मात्र नभएर सुतीको कपडा ऊनीको कपडाहरू ऊनको कपडाहरू लगाएर मखमलको कपडा लगाएर हिँडन सक्छौँ ती मखमलका कपडाहरूले हामीलाई न्यानोपन र तातोपन दिन्छन्